हाम्रो नेपाली भाषा चाहिँ यो अरू भाषाबाट जस्तै अङ्ग्रेजी संस्कृत अरू अरू भाषाबाट पनि धेरै नै प्रभावित भएको जस्तो मलाई लाग्छ किनभनेदेखि चाहिँ अब कतिवटा वर्ड जुन चाहिँ नेपालीमा हामी सम्बोधन गर्छौँ त्यो वर्ड चाहिँ अब बाहिर जस बाहिर देशबाटै आएको छ है बाहिर अरू भाषाबाटै आएको छ जस्तै लालटिन होइन लालटिन भन्छ अब हामीले बल्ब भन्छ होइन बिजुलीको जुन चाहिँ बल्बहरू छ त्यो बल्ब भन्छ होइन त्यो सबै भाषा चाहिँ अब अरू जग्गाबाट आएको हो जस्तै अब हामीले हामीले नेपालीको शुद्ध भाषा हामीले बोल्नु पर्दाखेरि हामीले आमालाई यता आउनुहोस् भन्छ होइन कतिलाई हामीले नेपाली भाषामा छन् छैनन् भन्ने भाषाहरू चाहिँ लाउनुपर्ने हो शुद्ध भाषा चाहिँ तर हामीले चाहिँ अरू अङ्ग्रजीबाट चाहिँ प्रभावित भएर चाहिँ अब हामिले चाहिँ जस्तै अब अङ्ग्रेज जस्तै चाहिँ अब ल्याङग्वेज चाहिँ नेपाली हो तर बोल्दा चाहिँ हामिले अङ्ग्रेजी जस्तै नै हामी बोल्छु जस्तै यहाँ आइज त्यो गर छ छैन होइन तर त्यो शुद्ध भाषा नेपाली भाषा चाहिँ होइन तर यो अङ्ग्रेजी भाषाबाट धेरै नै प्राभावित भएको छ जस्तै पनि अहिले अब जुन चाहिँ यङ एजमा या अब जुन चाहिँ अब जुन चाहिँ नेपालीको गानाहरू हुन्छ है नेपालीको गानाहरूमा पनि हामीले देखिहाल्छ कि जुन चाहिँ ऱ्याप सङहरू हन्छ यो ऱ्याप सङहरू भन्ने त नेपालीको हुँदै होइन किनभने जुन चाहिँ हामी जुन चाहिँ बस्तीमा गाउँ गाउने नेपाली गानाहरू जुन चाहिँ एउटा लयमा हुन्छ त्यो गीतहरू भन्दा चाहिँ अब हामिले पश्चिमी देशहरूबाट अङ्ग्रेजीबाट चाहिँ अङ्ग्रेज देशबाट चाहिँ प्रभावित भएर चाहिँ त्यो गानाहरू पनि एउटा अङ्ग्रेज टाइपको भएको हुन्छ मलाई चाहिँ यसरी लाग्छ नेपाली भाषा चाहिँ अहिले हाम्रो यहाँनिर जुन चाहिँ जग्गा छ दार्जिलिङ कालिम्पोङ छ त्यहाँ चाहिँ धेरै नै अरू भाषाबाट चाहिँ प्रभावित भएर बोलिने गर्दछ वेरएज इन हामिले नेपालको निकै अब रिमोट जग्गातिर गाउँतिर गयो भने त्यहाँ चाहिँ हामी शुद्ध पाएको जस्तो लाग्छ